मान्छेहरू किन नाच्छ आफ्नो उयसको लागि जिउ हल्का पनि हुन्छ फुर्ती पनि हुन्छ राम्रो पनि हुन्छ अल्छी लाग्दो हुँदैन राम्रो फुर्ती पनि हुन्छ र त्यसको लागि नाचेको राम्रो ननाचेको भन्दाखेरि चाहिँ अब नाच्दाखेरि मान्छेले किन यसरी नाचेको भन्छन् तर मान्छे नाचेको राम्रो फुर्ती हुन्छ जिउ एक्सर्साइज पनि हुन सक्छ त्यसमा नाचेकोमा दुःखहरू पनि बिर्सिन्छ घरको दुःखहरू पनि बिर्सिन्छ आफ्ना उयोहरू बिर्सिन्छ सबै रमाइलो पनि हुन्छ नाच्दाखेरि सबै साथी भाइहरूलाई रमाइलो हुन्छ आफूलाई पनि रमाइलो हुन्छ दुःखहरू सबै बिर्सिन्छ